ए औ साथी सुन न मैले नि तिमीले एउटा क्रिमको बारेमा हिजो कुरा गर्दै थियौ होइन र मैले चाहिँ पर हाम्रो कल्याणी ब्युटी पार्लरबाट एउटा म्याक्स ग्लो भन्ने क्रिम किनेको है र त्यो क्रिम एकदमै उयो रहेछ राम्रो रहेछ किनभने त्यसमै अब अहिले त हामीलाई अलिकति फाउन्डेसनको पनि जरुरी पर्छ त्यही भएर त्यो क्रिममा चाहिँ फाउन्डेसन पनि रहेछ त्यही भएर चाहिँ त्यो क्रिम ए एकदम राम्रो रहेछ है त्यो क्रिम लगाएपछि चाहिँ अलिकति स्किनमा ग्लो पनि आउँदोरहेछ अन्त अलिकति ब्राइटनेस पनि आउँदोरहेछ त्यही भएर मलाई त्यो क्रिम राम्रो लाग्यो र तिमीले पनि चलायौ भने चलाऊ है मलाई त्यो राम्रो लाग्यो है साथी